सिप भन्नु पर्दा चाहिँ अब मलाई हालैमा चाहिँ गाडी चलाउनु आउँछ अनि तपाईँको गाडी बाइक चलाउन अनि गाउँ बस्तीमा बसेर गर्ने कामहरू प्रायः सबै सबै नै गर्नु आउँछ अनि तपाईँको जे भन्नुहुन्छ अब गाई पालनको होस् खेतापातीको होस् या तपाईँ जेको पनि भन्नुहुन्छ सबै कुरा प्रायः प्रायः राम्रैसँग गर्न आउँछ अनि अहिले हालैमा चाहिँ अब बाहिर बसेर कुनै एउटा कम्पनीमा काम गर्ने गरेको छु र त्यसमा पनि मलाई अब आउने कस्टमरसँग कसरी बातचित गर्नु पर्ने उनीहरूलाई कसरी पोलिसी बुझाउनु पर्ने त्यो कुराहरू लिएर र धेरै पनि अरू कुराहरू अब कसरी सम्झाउनु पर्ने कसरी के गर्नु पर्ने त्यो कुराहरू सिक्दैछु र विकास त अब त्यो कामलाई निरन्तर गरिरहेर आफ्नो गल्ती कहाँ हुँदैछ त्यो कुरालाई या ध्यानमा राखेर कसरी सुधार्नु पर्ने त्यो सोचेर त्यसरी नै हुने हो विकास त